हाम्रो नेपाली भाषामा जतिको शब्दहरू छन् होइन त्यतिको चाहिँ अरू भाषामा छैनन् त्यसैले चाहिँ हामीले नेपाली भाषालाई चाहिँ शब्दहरूमा धनी छ भनेर चाहिँ भन्नु सक्नेछौँ र नेपाली भाषामा चाहिँ अनुकरण शब्द हुन्छन् जो कि अरू भाषामा हुँदैन र अनुकरण शब्दहरू हुन् जुरूक्क उठ्नु थ्याच्च बस्नु घुटुक्क पिउनु इत्यादि र अनुतान शब्दहरू पनि छन् जस्तो कि तल तल त्यहाँ भन्दा पनि अलिक टाडो भएपछि तल त्यहाँबाट फेरि त्यहाँ भन्दा पनि टाडो भयो भने चाहिँ तल भनेर चाहिँ हामीले भन्न सक्छौँ जो कि अरू भाषामा चाहिँ एकदमै हुँदैन र ध्वनिमा पनि हामी त्यसरी गर्नु सक्छौँ गरिरहेको छ लाई चाहिँ हामीले चाहिँ मतलब त्यसलाई त्यसलाई बदलाएर चाहिँ गरिराछ भनेर थुप्रै नेपाली भाषामा चाहिँ यति बिघ्न शब्दहरू छन् जो कि अरू भाषामा चाहिँ हुँदैन र यसरी नै हाम्रो नेपाली भाषामा चाहिँ लिङ्ग पनि चार प्रकारको हुन्छ पुलिङ्ग स्त्रीलिङ्ग नपुसंकलिङ्ग र सामान्य लिङ्ग पुलिङ्ग पुलिङ्गमा त पुरुषहरू आइहाल्छ होइन अन्त स्त्रीलिङ्गमा चाहिँ स्त्री स्त्री जातिहरू आउँछ र नपुसंकलिङ्गमा चाहिँ जस्तो जो चाहिँ जसको चाहिँ के हुन्छ सास हुँदैन जो कि नन् लिभिङ थिङ हुन्छ होइन अनि सामान्यलिङ्ग चाहिँ जो जसलाई चाहिँ एकैसाथ आउँछ जस्तो कि विद्यार्थीहरू बालकहरू भए त्यस्तालाई सामान्यलिङ्ग पनि भनिन्छ र नेपाली भाषामा चाहिँ आदरार्थी शब्द पनि छन् र आदरार्थी शब्द चाहिँ तिन प्रकारको हुन्छ जस्तै ठुला ठुला आफू भन्दा ठुला मानिसहरूलाई चाहिँ हामी तपाईँ हजुर भनेर भनिन्छ अन्त आफू समान अथवा आफ्नो साथीहरूलाई चाहिँ हामीले तिमी भनेर भनिन्छ जुन कि अरू भाषामा हुँदैन जस्तो कि अङ्ग्रेजीमा भन्नु पर्दा चाहिँ अङ्ग्रेजीमा चाहिँ खालि यु मात्रै आउँछ होइन तर हाम्रो नेपालीमा चाहिँ आदर दिएर बोल्नुपर्ने कसरी होइन आफ्नो आफूभन्दा ठुलोलाई कसरी बोल्नुपर्ने त्यस्तो शब्दहरू पनि छन् र आफू भन्दा साानोलाई हामीले चाहिँ तँ पनि भन्नु सक्छ जो कि नेपाली भाषामा चाहिँ एकदमै थुप्रै शब्दहरू छन् जो कि अरू भाषाहरूमा छैनन् तेसकारणले नेपाली भाषा चाहिँ एकदमै धनी भनेर भन्न सकिन्छ